हलो हलो पास्टरनी आमा जय मसिह ए म अरुण बोलेको नि कि तपाईँले अस्तिको दिन दिनुभएको त्यो वचन चाहिँ एकदमै मिठो लाग्यो नि हौ

तपाईँले त्यो कहाँबाट सेभ गर्नुभएको थियो पास्टरनी आमा ए प्रकाशित वाक्यबाट गर्नुभएको नि साँच्चै नै प्रभुको यो कुराहरू त कम्ती मिठो छैन नि तपाईँले भन्नुभएको त्यो कुराहरू त साँच्चै नै हृदयलाई छोएर गयो नि हौ आम्मामाममाम त्यो अन्तको दिनको त्यो चिन्हहरू तपाईँले देखाउनुभयो नि नि त्यो सातवटा घोडाहरूको विषयमा कुरा गर्नुभयो नि तपाईँले नि सेतो घोडा कालो घोडा रातो घोडा भन्नेहरू नि अँ हजुर एकदमै मिठो अब एकदमै मिठो के भन्नु अब अब यस्तो आत्मिकी कुराहरू चाहिँ आत्मामा भएकाहरूले मात्रै त बुझ्छन् अब तर अब तपाईँको अध्ययन पनि हो अनि प्रभुमा प्रार्थना पनि हो है तपाईँले यो कुराहरू भन्नु सक्नुभयो नभए जोसुकैले यो प्रकाशित वाक्यबाट यति गहिरो प्रकारले त कहाँ भन्नु सक्छ सक्दैन नि अनि अबको अर्को सेवा चाहिँ कहिले छ पास्टरनी आमा ए त्यो दिन पनि तपाईँले दिनुहुन्छ कि ए त्यो दिन कसले दिनुहुन्छ वचन ए हुन्छ हुन्छ म यहाँ बसिन्जेल चाहिँ म तपाईँकै चर्चमा आउँछु नि है एकदमै राम्रो लाग्यो तपाईँहरूको सेवाकार्य अब यसरी परदेसमा आएर पनि अब यो सेवाकार्यहरू पाउनु चाहिँ अब ठुलो कुरा हो

ए हुन्छ हामीलाई पनि यसो प्रार्थनामा याद गरिदिनुहोस् है प्रार्थनामा याद गरिदिनुहोस् तपाईँले है अब हाम्रो नि धेरै समस्याहरू छ तपाईँहरूले गर्नुभएको प्रार्थनाहरू सुन्नुहुन्छ प्रभुले हुन्छ पास्टरनी आमा राखेँ अहिले जय मसिह